हजुर ए हजुर हजुर ए हजुर अहिले चाहिँ नि आन्टी अब अरूले पनि राम्रै दिँदैछ दिनु चाहिँ अनि जियोको चाहिँ अलिक सस्तो र राम्रो सर्भिस प्रोभाइड गर्छ तर तपाईँको त्यो ठाउँमा जियोको साह्रो नभेट्नु पनि सक्छ अहिले त फाइभ जी चल्दैछ अनि तपाईँलाई त इन्टरनेट चलाउनु परेन नि होइन ए हजुर हजुर हुन्छ त्यसो भए जियोको आउँछ कि तपाईँको एक महिनाको आउँछ अहिले त तर पहिलाको जस्तो आउँदैन आन्टी अनि नेट त चल्छै चल्छ नेट भएकै आउँछ अलिकति प्याकेज त्यस्तै आउँछ अनि सस्तो भनेको एक सौ पचास एक सौ उन्नाइस बिस रुपियाँदेखि सुरु हुन्छ त्यस्तो चाहिँ अनि ए हजुर अनि पहिला पनि चलाउनु हुन्थ्यो तपाईँले

ए हजुर हजुर ए त्यसो भए त हजुर आन्टी त्यसो भए त नि तपाईँले त्यो ठुलो फोनमा यसो इन्टरनेट चल्ने खाल्कै हाल्नुहोस् हो यता रिचार्ज पनि त्यसो गर्दा तपाईँलाई बेला बेला टाइम पास पनि हुन्छ भजनसजन सुन्नु यसो फ्लिमस्लिम हेर्नु पनि भइहाल्छ है के के अरू अरू हेर्नु पनि हुन्छ न्युज पनि आइहाल्छ अहिले यसो गर्नु न म हजुर अनि हजुर हजुर हुन्छ हुन्छ होइन त्यो त राम्रो नराम्रो भन्दा पनि अहिले त मोटामोटी सबैले दिन्छ हाम्रै तपाईँको एरियामा जियोको अलिक राम्रो छ अनि तपाईँले त्यो नयाँ सिम हाल्नुको लागि त डकुमेन्ट लाग्छ नि त आधार कार्ड दिनुपर्छ तपाईँले हो अनि आधार कार्ड पहिला त पासफोटो पनि लाग्थ्यो अहिले त आधार कार्ड चाहिँ दिनु भयो चाहिँ हुन्छ आधार कार्ड छैन भनो भोटर आइडी मात्रै भए पनि दिँदै गर्नुहोस् न तपाईँको छ आधार कार्ड ए हजुर नम्बर भन्दा पनि जेरक्स छ भने दिनु न फोटोकपी छ भने दिनु ल अनि कहिले कहिलेसम्म चाहिएको तपाईँलाई भन्नुहोस् त आजै लाने हो भने पनि हुन्छ तपाईँले मलाई आधार कार्ड दिनुहोस् ए हुन्छ हुन्छ दुई सौ रुपियाँ पैसा पनि लिएर आउनुहोस् अहिले त उयो छ अफर चल्दैछ दुई सौ रुपियाँमा तपाईँलाई तिन महिना पुग्ने पनि आइहाल्छ रिचार्ज पनि तिन महिनासम्म रिचार्ज गर्नु पर्दैन तपाईँले हो आधार कार्ड चाहिँ नबिर्सि लिएर आउनुहोस् ल त्यो जेरक्स फोटोकपी तपाईँको छैन भने त्यो कार्डै भए पनि ल्याउनुहोस् न म गरिदिन्छु हुन्छ आन्टी हुन्छ